हेलो हजुर भन्नुहोस् न को बोल्नुभएको हजुर ए तपाईँ लाई त्यो सबै कुरोको जानकारी चाहिएको ए हुन्छ म भन्छु नि हाम्रो गाउँमा चाहिँ बस्ती एरिया हो हो सबैजनाले खेतीपाती गर्छ धान कोदो मकैहरू रोप्छ हो अन्त मकैहरू त अब अहिले होइन भोलि पर्सि फेब्रुअरीतिर मार्चतिर छर्छ हो अहिले धान रोप्ने चाहिँ बेला भइराखेको छ अब पानीहरू बेसी आकाशबाट आयो भने चाहिँ रोप्नु सकिन्छ हजुर कोदोहरू चाहिँ अब एक दुई दिनपछि रोप्छ यस्तै अब पानीकै रेनी सिजनमै हो धानहरू चाहिँ अब आलिहरू तासेर गोरुहरू जोतेर एकदमै त्यो खेतलाई सर सफाइ गरेर हो एकदमै राम्रो जग्गा बनाइकन अब रोप्नु सक्यो भने चाहिँ राम्रै फल्छ धानहरू पनि हजुर बुझ्नु बुझ्नु हुँदैछ मकै चाहिँ अब फेब्रुअरी मार्चतिर छर्छ हो त्यो पनि सेम हो गोरुहरू जोत्यो त्यो बाँझोलाई जोतेर एकदमै मलहरू बोकेर राम्रोसँग बनाएर मकैहरू छरछार गरेर फेरि मान्छेले काँटाहरूले खनेर चाहिँ अब राम्रोसँग छर्यो भने राम्रै फल्छ मकैहरू पनि हो गर्यो भने सबै कुरो हुन्छ सबै कुरो हुने बारीहरू नै छ राम्रै छ अहिलेसम्म हो गरिराखेको छौँ फलिराखेकै छ हजुर अरू केही छ सोध्नु ए हुन्छ एकदमै हजर हुन्छ हुन्छ